दार्जिलिङ जिल्लामा मनाउने चाहिँ धेरै नै संस्कृति पर चाडहरूमा चाहिँ भनेको चाहिँ दसैँ तिहार हो दसैँ तिहारमा चाहिँ धेरै रमाइलो हुन्छ रमाइलोमा धेरै मेलाहरू घुम्न जाइन्छ दुर्गा देवीको दर्शन हुन्छ दर्शन गरिन्छ दुर्गा देवीको नव रात्रिमा पूजा गरिन्छ र साथमा दसैँको दसमीको दिनमा टिकाहरू पनि लगाइन्छ बाजे बोजूहरूको आफू भन्दा ठुलो बाजे बोजूहरूको हातको टिका लगाइन्छ आशीर्वाद मागिन्छ र साथमा तिहार तिहारमा पनि धेरै रमाइलो हुन्छ काग तिहार कुकुर तिहार गाई तिहार महा लक्ष्मीको पूजाहरू पनि गर्ने गरिन्छ साथमा धेरै रमाइलो हुन्छ तिहारमा पनि भाइलाई टिका लगाइन्छ भाइ पूजा गरिन्छ गोरु पूजा गरिन्छ गाई पूजा गरिन्छ र साथमा भाइ पूजा पनि गरिन्छ र धेरै प्रकारका खानपिनहरू पनि बनाइन्छ र मिठो मिठो खानाहरू पनि बनाइन्छ खाइन्छ र रमाइलो गरिन्छ यही नै हो दार्जिलिङ जिल्लाको संस्कृतिको चाड पर्व यसरी नै मनाइन्छ